बिर भइरहेको बिरुवाहरूबाट चाहिँ अधिक बिरुवाहरू उत्पादनको लागि चाहिँ हाम्रो हामी चाहिँ के प्रविधि गर्छौँ भन्दाखेरि चाहिँ जस्तो कि सुन्ताला अमिलो भयो अम्बक भयो त्यस्तो बिरुवाहरूको चाहिँ त्यस्तो रुखहरूको रुखहरूबाट चाहिँ हामीले अधिक मात्रमा बिरुवाहरू उत्पादन गर्नुको लागि चाहिँ एक समयमा नै त्यसको हाँगाहरूलाई कलमको लागि रेडी गरेर राख्यो अथवा कलमको लागि चाहिँ गोबरहरू लगाएर बाँधेर राख्यो अनि त्यसबाट समयहरू बित्दै जाँदाखेरि चाहिँ जराहरू आउने गर्दछ अनि त्यही जराबाट चाहिँ ए जराहरू आइसकेपछि चाहिँ हामीले अर्को ठाउँमा रोप्दाखेरि त्यसरी नै हाँगाहरू धेरै एउटा रुखबाट नै एउटा बिरुवाबाट नै धेरैवटा हाँगाहरूमा अथवा धेरैवटा बिरुवाहरू उत्पादन गर्नु सकिन्छ त्यसरी नै फुलहरूको पनि फुलहरूबा फुलहरूको पनि त्यस्तै प्रकारले हामीले गर्न सक्छौँ र जस्तो कि लिचीको बोट भयो लिचीको बोटलाई पनि हामीले तेसरी कटिङ गरेर कलम गरेर चाहिँ एउटा बिरुवाबाट हाम्रो ठाउँहरूमा चाहिँ धेरैवटा बिरुवाहरू उत्पादन अथवा धेरैवटा रुखहरू बिरुवाहरू उत्पादनहरू गर्नु सकिन्छ फुलहरूको पनि एउटा फुल एउटा ल्याएर त्यसलाई हुर्केपछि बडेपछि त्यसको फुलिसकेपछि फेरि पनि त्यो कलमको सिजनमा चाहिँ त्यसलाई काटेर अथवा भँच्चाएर धेरैवटा एउटा हाँगाबाट धेरैवटा लगेर चाहिँ धेरैवटा ठाउँहरूमा धेरैवटा फुलहरू त्यहीबाट त्यसको भेराइटी चाहिँ हामीले निकाल्नु सक्छौँ अनि जस् फलहरूमा पनि हामीले पाकिसकेपछि जुन फल चाहिँ मेच्युर हुन्छ अनि पाक्छ त्यो फलको चाहिँ त्यो फललाई चाहिँ फेरि पनि पाक्नु दिएर किराहरूबाट जोगाएर त्यो फललाई मज्जाले पाकिसकेपछि त्यस्कै सिडहरूबाट बिरुवाहरूबाट चाहिँ हामीले त्यो छरेर अथवा त्यसलाई रोपेर नै त्यसबाट चाहिँ हामीले धेरैवटा बिरुवाहरू उत्पादन गर्न सक्छौँ र त्यस्तो धेरैवटा बिरुवा छ जसलाई चाहिँ हामीले हामीले त्यस बिरुवाहरू त्यस रुखहरूबाट एउटा रुखबाट हामीले धेरैवटा कटिङबाट निकाल्नु सक्छौँ कतिवटा ए एउटा रुखको फलहरूबाट धेरैवटा बिरुवाहरू उत्पादन गर्नसक्छौँ जस्तो कि त्यो घाँसको रुखहरू भयो नेभाराको रुखहरू भयो त्यसकै सिडबाट हामीले एउटा नेभाराबाट धेरैवटा नेभाराको रुखहरू हामीले बनाउन सक्छौँ त्यसरी नै फल खाने फलहरूको अम्बकहरूबाट अम्बकको सिडहरूबाट पनि हामीले धेरैवटा अम्बकको पाकेको पाकेको फलबाट हामीले त्यसबाट सिडहरू धेरै मात्रामा सिडहरू झिकेर त्यसको बिरुवाहरू चाहिँ हामीले छरेर चाहिँ त्यसबाट धेरैवटा अम्बकको रुखहरू उत्पादन गर्नु सक्छौँ र त्यसरी हामीले गमलामा रोपेर हुन्छ कि बाहिर नै हामीले रोपेर हुन्छ त्यसबाट चाहिँ हामीले धेरै मात्रामा सिडहरू उत्पादन गर्नसक्छौँ